भारतमा अब यातायात पाउनु त अब ठुलो सहरमा त्यस्तै अब ठुलो ठुलो गाडीहरू हुन्छ बसहरू ट्रेनहरू अन्त हवाईजहाजहरू हुन्छ अब गाउँमा त त्यस्तो हुन्न सानो सानो हुन्छ साइकिल रिक्सा अटो त्यस्तै हुन्छ

अब मानिसहरू एउटा देशबाट अरू देशबाट घुमफिर गर्नुको लागि चाहिँ अब ठुलो ठुलो सहरमा त त्यस्तै अब ट्रेनहरूमा बसहरूमा गइन्छ अब सानोहरू उयेस जग्गामा त गाउँहरूतिर त त्यस्तै साइकिल टोटो यस्तैहरूमा रिक्सामा गइन्छ अन्त यात्रा गर्दाखेरि चाहिँ अब कोही बेला टिकट पाइँदैन कोही बेला साइकिलहरू खराब हुन्छ रिक्सा खराब हुन्छ त्यही हो अन्त यसलाई चाहिँ कसरी सुधार गर्नुपर्छ भनेदेखि चाहिँ अब गभर्मेन्टले यो ट्रान्सफर ट्रान्सफर फ्यासिलिटीको लागि चाहिँ अलिक बढी के अरे गाडी घोडाहरू चलाइ दिनुभएछ भने चाहिँ अति नै राम्रो हुन्थ्यो